हेलो हजुर हजुर हजुर ए हाम्रो होटेलको त स्पेस्यालिटी त नेपाली खाना नै हो हो हाम्रो मेन उयो भनौँ भन्दा चाहिँ डिसहरू भनौँ भन्दा चाहिँ मोमो छुर्पी र थुक्पा हो हो अनि मोमोमा चाहिँ तपाईँले पुरै पाउनुहुन्छ भेज बिफ पर्क जे पनि अनि टी मोमो पनि चिल्ली मोमो स्टिम मोमो हो अचार पनि पाउनुहुन्छ पिरो सबै जस्तो अनि छुर्पीको अचार थुक्पा थुक्पा पनि सबै प्रकारको पाउनुहुन्छ तपाईँ भेज भन्नुहोस् कि बिफ भन्नुहोस् कि पर्क कि कि गोरुकै भैँसी सबै पाउनुहुन्छ अनि भात भात अब भात दाल है सिद्राको अचार गुन्द्रुकको झोल अचार अनि किनेमाको सब्जी सबै जे पनि उयो नेपाली खानाहरू छ सबै सबभन्दा मिठो चाहिँ त्यही पाउँछ यहाँ अरू पनि सबै पाउनुहुन्छ तपाईँलाई चाहिँ के खानु मन थियो होला हजुर ढोसा राजमाहरू पनि पाउनु त पाउँछ साउथको साउथ इन्डियाको पनि खाना त पाउँछ सपै प्रकारको खाना पाउँछ तर अब सबभन्दा मिठो भनौँ भन्दा चाहिँ हाम्रो यो होटेलको स्पेस्यालिटी भनौँ भन्दा चाहिँ हाम्रो नेपाली खाना हो ए होइन होइन खाना त सफा एकदमै राम्रो सफा किचनहरूमा हामी त बनाउँछौँ हो राम्रै के पो हाम्रो स्टाफहरूलाई पनि हामी ग्लोब्सहरू लगाउनु भन्छौँ अनि तिनीहरूको कपाल पनि छोप्नुहरू भनेर हामी पुरै तिनीहरूलाई प्रोभाइड गरेको हुन्छु त्यस्तो सामानहरूले त मास्कहरू पनि लगाएर नै काम गर्छ हो अन्त त्यो सफाको त तपाईँ त्यो चिन्ता नगरे पनि हुन्छ एकदमै सफा छ हाम्रो यहाँको खाना त हजुर मोमो चिकन हुन्छ एकछिन है लेख्दैछु है चिकन दुइटा हजुर थुक्पा भन्नु भयो है थुक्पा चाहिँ केको खानुहुन्छ होला मटन हुन्छ हुन्छ मटनको भात दाल अनि एकछिन है गुन्द्रुकको अचार है गुन्द्रुकको हजुर ए हुन्छ हुन्छ हुन्छ यो म पठाइदिइहाल्छु नि झट्टै यसो दस पन्ध्र मिनट खालि पर्खिनु पर्छ आइहाल्छ हुन्छ हुन्छ हुन्छ